हेलो हजुर हजुर म के अरे तपाईँको यहाँ फल दोकानमा आएको कि बहिनी तपाईँको यहाँ कुन कुन फलहरू छ होला हो यसो सोधौँ भनेर नि

हजुर ए छ हजुर हजुर ए अच्छा अच्छा अच्छा राम्रो राम्रो रहेछ नि हौ बहिनी है म मलाई चाहिएको थियो नि हौ अब बिमारी लाई लानु पर्ने त अब के गर्नु र है अब सडेको फडेको त लानु भएन अप्ठ्यारै हुन्छ मैले लानु पनि अन्त त्यसले गर्दाखेरि बहिनी यो एप्पलहरू चाहिँ अहिले कहाँ कहाँबाट आउँदैछ हौ

ए ताजा छ है हजुर ए ताजा हुन्छ नि त्यो त हजुर ए गुलियो पनि हुन्छ होला हौ है ए हेर्नु होस् न अब म अहिले त इन्जेक्सन लगाएको भन्छ स्प्रे छरेको भन्छ अन्त खै म त नि के किनेर लगिदिऊँ लगिदिऊँ बिमारीलाई वा यस्तो पो ल्याइदिएछ भनेर भन्छ कि भनेर अन्त बहिनीलाई डिटेलमा सोधेको है बहिनी दोकानमा आए पछि त है डिटेलमा सोध्नु पऱ्यो नि होइन नरिसाउनु होस् है अब सबै कुरो सोध्यो है दिदीले भनेर है हजुर हजुर

हजुर हो नि कतिवटा दोकानमा त रिसाउँछ नि हौ बहिनी दुनियाँ भरको दाम सोध्छ सोध्छ अन्त खै त एउटा बोनी पनि गर्नु छैन एक पावा पनि लानु छैन भनेर रिसाउँछ त हौ बहिनी अन्त र त्यही भनेर बहिनीलाई मैले अघाडि नै भनिदिएको नि नरिसाउनु होस् है भनेर है हजुर हजुर हजुर

हजुर हजुर हजुर

होइन एकदम राम्रो राम्रो राम्रो हजुर बहिनी हजुर पुरा खुसी लाग्यो नि हौ बहिनीको दोकानमा अर्कोपालि पनि आउँछु नि बहिनी म यसरी नै तपाईँले मलाई राम्रो राम्रो कुरो दिनु भयो भने त आउँछु नि बिमारी ले यो फल खाएर ऊ स्वास्थ्य हुनु नै अब हामीहरू दिनेलाई पनि राम्रो तपाईँहरूलाई बेच्नेलाई पनि राम्रो हो कि होइन बहिनी भन्नु होस् त हगि

हजुर हो नि बहिनी मलाई नि यसो गरिदिनु होस् न हौ तपाईँले यो दुई किलो एप्पल अन्त एक किलो सीताफल र त्यो अहिले यो नास्पाती भन्नु भएको चाहिँ उताको नास्पाती हो त्यो यसरी चप उयो टोक्दाखेरि पनि रसै रस आउने हो ए ह ए दामी हुन्छ नि दामी त्यो त हो हो हो त्यो पनि अहिले कसरी दिनु हुँदैछ बहिनी यो नास्पाती चाहिँ भाउ कसरी होला हजुर ए ए अङ्गुर चाहिँ अङ्गुर लादिनँ डाइबिटिज छ कि अन्त अलिक अङ्गुर चाहिँ नलाने कि मलाई यो नास्पाती अन्त एप्पल अनि सीताफल तपाईँले यसरी नास्पाती र सीताफल चाहिँ एक एक किलो गरिदिनु होस् अन्त एप्पल चाहिँ मलाई दुई किलो गरिदिनु होस् है ल बहिनी ल हजुर हुन्छ ब हुन्छ बहिनी यो स सबै रेडी गर्नु होस् है म आउँदैछु है बहिनी ल ऊ यहीँ घर हो आइहाले आइहाले हुन्छ बहिनी हुन्छ हुन्छ ओके